अँ नमस्कार नमस्कार भन्नु भन्नु हेलो हजुर हजुर अब जाउँ त अब जाउँ जानु मन त लागिरहेको छ अब तिमीहरू के हरे पिकनिकको के के छ के के कस्तो प्रकारले कहाँ जाने अनि पिकनिक जाँदाखेरि हामीले अब कस्तो प्रकारले जाने होइन खाना यहीँ पकाएर जाने कि अब उतै पकाउने हो कि अनि पैसा अब पैसा अब पैसा अर्थको कुरा आउँछ अर्थ चाहि के कस्तो लाग्छ त्यो मलाई भनिराख्नु हजुर हजुर गर्नु नि गर्नु नि

हजुर

ल हुन्छ हुन्छ म यसमा हाम्रो साथीहरूलाई पनि भनौँला यता हामी सब सबैलाई म एउटा जनाउने छु के कसो लाग्छ तिमीहरू प्रोग्राम बनाएर मलाई फोन गर्नु नि अँ हुन्छ ए हजुर हजुर हजुर ल ल हुन्छ हुन्छ हुन्छ खानाका लागि खानाको लागि अब तिमीहरूलाई अब तिमीहरूलाई चाहिँ कस्तो खालको रुची हुन्छ त्यो अब म त अब हामीलाई त अब अब जतिसक्दो त निरामिसै बोकेर गएको चाहिँ राम्रो यस्तो अब आल्तु फाल्तु नखाने कुरोहरू नाममा बोकेर गएको चाहिँ राम्रो होइन र अब निरामिसै जस्तो टाइपको बनाएर राम्रो खाल्को खाना बनाएर चाहिँ अब लग्यो हामीलाई यहीँ यहीँदेखि बनाएर लानु पर्ने हुन्छ वाँ त भ्याउँदैन जाँदा जाँदा ठिकै हुन्छ अँ भनिराख्नु अँ हजुर ला अब अब तिनीहरूलाई तिमीहरूलाई जिम्मा दिएको छ त्यो तिमीहरूलाई जिम्मा दिएको अनुसारले तिमीहरूले प्रोग्राम मिलाउनु नि प्रोग्राम मिलाउनु राम्रो होस् राम्रो होस् अँ ल ल ल ल ल